साँपले यदि अब ठुङ्गिहाल्यो भने अब यसलाई कसरी फर्स्ट एड हामीले पहिलो उपचार चाहिँ कसरी गर्नुसक्छ भने अब गाउँ घरतिर डक्टरहरू हुँदैन अब डक्टरलाई पनि हस्पिटल पनि निकै टाढो लानु सक्दैन अब त्यो इमिडिएट त्यसको अब हामीले दवाई पानी गर्नुपऱ्यो नि अब त्यसको निम्ति चाहिँ अब यदि हामीलाई अब घुँडामा टोक्यो भने अथवा ढस्यो भने त्यसको अलिकति माथि हामीले एउटा कुनै एउटा थाङ्ना कडा थाङ्नाले अथवा कुनै एउटा लुगाले त्यसलाई बाँध्नु पर्छ टाइट निकै टाइट गरेर बाँध्नुपर्छ कडासँगले जसमा कि त्यो खुन चाहिँ हाम्रो माथि आउन नसकोस् त्यस्तो प्रकारले एकदमै कडा प्रकारले त्यसलाई बाँध्यो र बाँधेर त्यो एउटा झारमौरो भन्छ क्या एउटा कालो ढुङ्गा जस्तो हुन्छ सानो खालको कालो ढुङ्गा जस्तो हुन्छ त्यो झारमौरो चाहिँ अब गाउँघरमा कसैको घरमा पाइन्छ त्यो गाउँघरतिर पाइन्छ त्यो झारमौरो ल्यायो भने त्यो हाम्रै गाउँतिर पाइन्छ नि त्यो झारमौरो झारमौरो चाहिँ त्यो टोकेको ठाउँमा ढसेको ठाउँमा हामीले लगायो भने त्यो यत्ति मजाले त्यो ट्याप्पै टालिन्छ त्यो टोकेकै ठाउँमा नै ट्याप्पै टालिन्छ अनि त्यसले त्यो त्यसको त्यो साँपको विष चुसेको चुसेकै चुसेको चुसेकै चुसेको चुसेकै गर्छ अनि त्यो तबसम्म त्यो झर्दैन जबसम्म त्यो हाम्रो जुन चाहिँ रगतबाट त्यो सम्पूर्ण विषहरू त्यसले तानिसक्दैन तबसम्म झर्दैन र सम्पूर्ण त्यसले त्यो विषहरू तानिसके पछि त्यो आफै पक्लक्क तल झर्छ र तल झरे पछि त्यहाँदेखि त्यो हामीले विस्तारि त्यो खोल्नुसक्छ त्यो बाँधेको खोल्नुसक्छ अनि यसले कति विष तान्यो कि तानेन भनेर हेर्नुको लागि चाहिँ अब त्यसलाई हामीले दुधमा हाल्यो भने नि त्यो दुधमा सबै त्यसले कति पोइजन त्यसले अब विष तानेको छ त्यो सबै दुधमा दुधै क्या पहेँलो भएर फाटेको जस्तो भएर कस्तो डरलाग्दो हुन्छ दुधको रङै क्या त्यो बैगुने रङको भएर आउँछ र गाउँ घरमा यसरी हामीले साँपले टोकेको उपचार गर्न सक्छौँ